हेलो दिदी मायालु रेस्टुरेन्टमा हो ए हजुर मलाई खाना अर्डर गर्नु थियो अनि तपाईँको रेस्टुरेन्टमा के के पाउँछ होला है ए हजुर हजुर अनि मलाई एक प्लेट जस्तो चाहिँ मम अनि फ्राई राइस मलाई दुई प्लेट जस्तो चाहिएको थियो अनि मसाला चाहिँ अलिक कम्ती भएको हजुर मसाला अलिक कम्ती भएको चाहिएको थियो अनि अरू के के पाइन्छ होला तपाईँको रेस्टुरेन्टमा हजुर ए हुन्छ त त्यसो भए मलाई चाउमिन पनि दुई प्लेट जस्तो उयो प्याक गरिदिनु होस् न नि हजुर हजुर अनि मसाला चाहिँ एकदम कम्ती हालिदिनु होस् ल किनभने अब त्यस्तो प्रोब्लम हुन्छ अनि मसाला अलिक कम्ती हालिदिनु होस् हजुर हजुर हजुर अनि अर्डर चाहिँ तलको कर्बेरमा कर्बेर टी स्टेट सेन्ट बाट्ले हजुर अनि अरू के के पाइन्छ होला है जस्तै अब एक्स्ट्रा ड्रिङ्क

हजुर अनि दुइवटा पेप्सी पनि चाहिएको थियो कि हजुर दुइवटा पेप्सी अनि क्यानको हजुर अनि हजुर त्यति नै हजुर अनि यो चाहिँ तल उयो अब तपाईँ तपाईँले फोन गर्यो भने म टक्क बाहिर आइराख्छु नि एड्रेस चाहिँ कर्बेर हो कर्बेर सेन्ट बाट्ली त्यो ग्राउन्डमा आयो भने पनि भइहाल्छ हजुर म तपाईँलाई म तपाईँलाई एड्रेस त्यहाँ हालिदिइराख्छु तपाईँ ल्याइदिनु होस् न त्यहाँ एड्रेसमा अनि फोन गर्नुस् म आइहाल्छु हजुर अनि त्यहाँ हजुर ए हुन्छ त मलाई दुई प्लेट मम अनि चाउमिन चाउमिन पनि दुई प्लेट अनि फ्राई राइसहरू चाहिँ प्याक गरिदिनु होस् हजुर हुन्छ फ्राई राइसहरू चाहिँ प्याक गरिदिनु होस् अनि

ए हुन्छ त मसाला एकदम कम्ती हालिदिनु होस् किन होइन बेसी खाँदैन नि त अनि त्यही मसाला एकदम कम्ती हालिदिनु होस् हजुर हुन्छ त हुन्छ तपाईँ टक्क तल आयो भने मलाई फोन गर्नु होस् अनि म टक्कै तल आउँछु हजुर हुन्छ त अनि अरू के के एक्स्ट्रा डिसेसहरू के पाउँछ होला हुन्छ हुन्छ त तपाईँ फोन गर्नु होस् म टक्कै आ आउँ आउँछु है तल ए हजुर हुन्छ दिदी मेरो अर्डर चाहिँ त्यति पाँचवटा हो अनि मसाला एकदम कम्ती भएको अनि हजुर मेन त्यही भन्न चाहन्छु हुन्छ थ्याङ्क यु